हामी पश्चिम बङ्गाल राज्यमा बस्छौँ र यहाँको शिक्षा प्रणालीमा चाहिँ नेपाली भाषाले चाहिँ त्यति राम्रो उयो पाएको छ जस्तो लाग्दैन मलाई चाहिँ किनभने हामी चाहिँ कालिम्पोङको एउटा जिल्ला चाहिँ एउटा सानो जिल्ला हो र कालिम्पोङ दार्जिलिङ मिरिक एति तिनटा जिल्लामा चाहिँ मात्रै त छ नेपाली भाषा स्कुलहरूमा पढाइन्छ त्यसले गर्दाखेरि यहाँको यतिजना यति नेपालीले चाहिँ अब सिलगढी काटेपछि चाहिँ हाम्रो नेपाली भाषा चल्दैन त्यति साह्रो जान्दैन अनि अरूहरूले पनि अब यहाँको नेपाली भाषालाई त्यति साह्रो सपोर्ट गरेको जस्तो लाग्दैन बुझ्दैन सायद अब उनीहरूले यहाँको नेपाली भाषा पनि बुझ्दैन र हाम्रो यहाँको नानीहरूलाई चाहिँ अब सिलगढी काटेपछि चाहिँ गएर साह्रो पर्छ अरू भाषामा बोल्नु कतिवटा कुरो र यहाँको यो नेपाली भाषाले चाहिँ स्कुलतिर पनि त्यति साह्रो राम्रो स्कोप पाएको जस्तो लाग्दैन अब पछि ठुलो ठुलो यहाँबाट पढिसकेपछि उतातिर गएर ठुलो ठुलो इक्जामहरूमा बस्नुको लागि पनि यहाँको नेपाली भाषा चल्दैन त्यसले गर्दा ठुलो ठुलो स्कुलहरूमा पनि नेपाली भाषाको त्यति राम्रो छैन त्यसले त्यसैले गर्दाखेरि चाहिँ उता गएर पनि ठुलो ठुलो इक्जामतिर बस्नु चाहिँ नानीहरूले नेपाली भाषामा सक्दैन त्यही कारण यो नेपाली भाषा लाई चाहिँ

राम्रो भूमिका खेलेको जस्तो लाग्दैन भयो